हजुर म यो एउटा कुरा सोध्नु म कलकत्ताबाट आउँदैछु कि पाँच दिनको लागि अनि चार पाँच दिनको लागि अनि यो कालिम्पोङमा घुम्ने ठाउँ हिस्टोरिकल मोनुमेन्ट्सहरू कता कता छ होला अलिक भनिदिनु सक्नुहुन्छ कति दिन जस्तो लाग्छ अनि म यो घुम्नुलाई

मलाई चाहिँ गुम्पा यो स्वीमिङ पुलहरू भन्दा यो अब यो गुम्बाहरू होइन मन्दिर चर्चहरू पुरानो पुरानो जग्गाहरू चाहिँ घुम्नु मन परेको होइन अनि दुई दिनसम्म सकिन्छ होला सबै ठाउँ घुम्नु हजुर हजुर

हजुर लिस्ट पठाइदिनुस् हुन्छ हुन्छ हजुर

म तपाईँलाई कन्ट्याक गर्छु नभए